बाँकी कुराहरूको साथ लेखनलाई एउटा करियरको रूपमा कसरी व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरामा भन्नुपर्दाखेरि कुनै पनि एउटा गायकले गीत गाउनु हुन्छ भने पनि त्यो गीत गाउनुभन्दा अगाडि एकजना गीतकारले त्यो गीतलाई पन्नामा उतारेर लेखेर राम्रो राम्रो शब्दहरू लगाएपछि मात्रै सङ्गीतकारले सङ्गीत लगाएबापत मात्रै त्यो गीत गायककारले एउटा धुनमा प्रयोग गरेर गाउने गर्छन् र उसै गरिकन एउटा राम्रो एउटा चलचित्र बनिँदैछ भने यो चलचित्रलाई पनि पहिला एकजना लेखकले नै लेखेर एउटा काल्पनिक ढङ्गमा लेखेर मात्रै त्यहाँदेखि मात्रै एउटा फिल्म निर्देशन गरिन्छ र उसै गरिकन एउटा राम्रो कुनै एउटा राष्ट्रिय लेभलमा राष्ट्रिय तहमा एउटा राम्रो रियालिटी सोहरू छ भने त्यो रियालिटी सोहरू पनि आफ से आफ आफैँ आफ नभएर त्यहाँ पनि प पहिला एकजना राइटरले लेखकले बसेर एउटा पन्नामा उतारेर त्यसको एउटा ब्लु प्रिन्ट उतारेपछि मात्रै त्यहाँबाट एउटा रिया रियालिटी सोलाई क्यामरामा ल्याएर डाइरेक्ट गरेर अनि टेलिभिजनमा प्रदर्शन गरिन्छ र यसैले एउटा लेखनलाई चाहिँ हामीले करियरको रूपमा एकदमै राम्रोसँगले लिन सक्छौँ भन्ने म दाबी गरेर भन्न सक्छु र उसै गरिकन अहिले किताबहरू हामी पाउँदैनौँ र किताबहरू हामी पाउँछौँ तर हामी ले बजारमा गएर किनेर ल्याइबस्नु पर्ने अवस्थामा हुन्छ तर कतिपय लेखहरू आफूलाई मन परेको कुराहरू भन्नु आफूलाई मन परेको कुराहरू राख्नुको लागि पनि हामीले त्यो लेखहरू लेखेर अहिलेको हाम्रो डिजिटल डिजिटल हामी युगमा छौँ भने हामीले फोनमार्फत् हामीले हामीले फोनमा आफ्नो एउटा पेज बनाएर त्यो हामी लगाउनु सक्छौँ र उसै गरिकन अहिलेको हाम्रो जति पनि मिड्या रू हुनुहुन्छ मिडियाहरूमा पनि हामीले लेख लेखनलाई एउटा करियरको रूपमा लिन सक्छौँ र यो लेखन लेखन छैन भने कुनै पनि कुरोको सुरुवाती हुँदैन जस्तो लाग्छ मैले अघिबाटै भनिसकेको छु एउटा गीत बनाउनुदेखिन् लिएर गएको एउटा राम्रो एउटा फिल्म बनाउनुदेखिन् लिएर गएको चलचित्रदेखिन् एउटा राम्रो एउटा रियालिटी सो बनाउनुसम्म पनि एउटा लेखन लेखकले त्यहाँनिर राम्रो भूमिका निभाएको हुनुपर्छ र यस्ता व्यक्तिहरू पनि छन् कि जसले चाहिँ अहिले राम्रो राम्रो गीतहरू बनाएर राम्रो राम्रो फिल्महरू लेखेर राम्रो राम्रो सोजहरूको एउटा लेख लेखेर पनि उहाँहरूले आफ्नो जीवन उपार्जन गरिरहेको हामीसँग धेरै नै उदाहरणहरू पनि छ